हेलो पवन भाइ जुन चाहिँ तपाईँको दोकानबाट मैले मोबाइल लगेको थिएँ है अलिकति अब बेसी दाम नै दिएर लगेको थिएँ तर त्यो मोबाइलले चाहिँ अब हाल कुनै काम नगरिरहेको मलाई अनुभव भइरहेको छ है किनभने अब मलाई चाहिँ विशेष गरी भिडियो क्वालिटी राम्रो भएको चाहिएको थियो अनि फोटोको जति क्यामेरा पनि मलाई एकदमै राम्रो क्वालिटी भएको चाहिएको थियो मैले तपाईँलाई भनेको पनि थिएँ तर त्यो मोबाइल लगेकोदेखि एक हप्तामै अब त्यो त्यसले काम गर्नु छोडिरहेको छ र पहिला चाहिँ अब अलिकति फर्स्टमा चाहिँ अलिकति राम्रै भयो तर अलिकति अब दुइ तिन दिनदेखिको चाहिँ त्यो मोबाइलले चाहिँ अब अलिकति काम गर्नु छोडिरहेको छ मोबाइल जुन चाहिँ क्यामेराको जुन चाहिँ क्वालिटी छ त्यो पनि राम्रो भएको छैन अनि फोटोको क्वालिटी पनि राम्रो दिएको छैन र के गर्नुपर्ने कृपया यसको विषयमा भनिदिनु होला